हेलो को बाल्नु भएको ए हजुर ए हजुर कहिले आउनुहुन्छ ए हजुर तपाईँ आउनु भयो भने एकदमै राम्रो छ घुम्ने जग्गाहरू तपाईँ आउनु हजुर त्यस्तो खासै सुइमिङ पुलहरू त छैन खोलाहरूतिर चाहिँ छ खोलामा हजुर खोलामा घुम्ने जग्गा सबै राम्रै छ बस्ने जग्गाहरू पनि छ

डेलोभन्दा पनि खासै त यतै राम्रो छ हौ अहिले बस्तीमै राम्रो हामस्टेहरू सबै जग्गा राम्रो छ घुम्ने बस्ने सुविधाहरू कहिले आउनुहुन्छ ए आउनु अगाडि एकताल मलाई कल गर्नुहोस् न ए हजुर ए हजुर हजुर आउनु अगाडि मलाई एकताल इन्फर्म गर्नुहोस् न ल हुन्छ हजुर सबै छ एकदमै हजुर पर्दैन हजुर ए हजुर ए हजुर सातजना आउनुहुने तपाईँहरू हजुर हुन्छ आउनुहोस् न हुन्छ